यहाँ हाम्रो अब यहाँ हामी बसोबासो गर्ने जग्गा चाहिँ हामी बुद्धिस्ट पनि छौँ हिन्दू छौँ छौँ बुद्धिस्ट हिन्दू बस्छौँ अन्त अब कता कता अलिकति अब क्रिस्टियनहरू छ हामी चाहिँ अब बुद्धिस्ट हिन्दू चाहिँ हामी बेसी मात्रामा छौँ बेसी बसोबासो गर्छौँ यहाँ र सबै कुरा हामीले मिलिजुली गरेर गर्छौँ र यो यसमा अब फलना यस्तो धर्म ढिस्का यस्तो धर्म भनेर चाहिँ हामी त्यसमा छुट्टाएर गर्दैनौँ हामी सबै मिलेर यो सबै चाहिँ हामी गर्छौँ धर्ममा चाहिँ हाम्रो यो बुद्धिस्ट र हिन्दूमा चाहिँ हाम्रो धर्म अलिक बेसी मात्रामा चाहिँ छ